मलाई घुम्न मनलगेको धेरै जग्गा छन् जस्तो कि मुस्ताङ भनौँ नेपालको त्यहाँको मलाई अब पाहाडहरू भनौँ सिनेरियोहरू भनौँ साह्रै मनपरेको छ एकखेप गएर एक्सपिरियन्स गर्नु कत्तिको चाहिँ जाडो हुन्छ कत्तिको के छ त्यहाँको झन् बाटोहरू हेरी चाहिँ अब बाइकमा जाने इच्छा छ अरू भनौँ पोखरा मनपर्छ मलाई त्यहाँको ग्रिन सिनेरियोहरू वेदरहरू मजाको देखेको मैले खास गरी चाहिँ मुभीमा देखेर चाहिँ मलाई इच्छा लागेको पोखराहरू जाने अनि अरू ठाउँहरू पनि छ जस्तो भनौँ तपाईँको मेघालयहरू भनौँ त्यहाँको पनि हिल साइडहरू दामी छ कत्तिवडा युट्युब भिडियोहरूमा पनि हेरेको मलाई त्यो हेरेर चाहिँ अब अलिक इच्छा लागेको छ त्यहाँ जाने अनि अझै ठाउँहरू छ जस्तो सन्दकपू भनौँ तर त्यहाँ चाहिँ गएँ म सन्दकपू पनि राम्रो थियो चिसो मजाले हुन्थ्यो बरफहरू कस्तो मजाले जम्दोरहेछ त्यहाँ पनि गएर चाहिँ राम्रो एक्सपिरियन्स लाग्यो मलाई अनि अझै धेरै ठाउँ छ अझै जानुपर्ने मलाई अब इच्छा छ कतिवटा चाहिँ अब गइहुन्छ हुँदैन तर अझै विदेशहरू पनि छ मलाई जानुपर्ने इच्छा जस्तो पेरिस भनौँ अब त्यहाँ अलिक रोमान्टिक आफ्नो बुढीलाई लानुसक्छु जस्तो लाग्छ तर हेरौँ